हाम्रो गाउँमा एक त सडक बिग्रेको छ कति भइसक्यो सडकहरू कार्पेटिङ मात्र हुन्छ राम्ररी बनाई दिँदैन सालो साल सालै पछि कार्पेटिङहरू मात्र हुन्छ तर अब त्यो चिज सल्युसन पक्का सल्युसन भने निस्कँदैन ड्रेनेजको प्रब्लम छ त्यो चिजहरूले गर्दा अब गाडीहरू समयले आइदिनु पाउँदैन गाडीहरूमा एक त एम्बुलेन्सको फेरि एम्बुलेन्सको ड्राइभरहरू कोही बेला ठेगानले बसी दिँदैन सानो केटाहरूले चलाउँछ अनि सानो केटाहरू जो अन्डरएजहरू हुन्छ उनीहरूलाई लाइसेन्सहरू दिन्छ गाडीहरू चलाउने अन्त सानो केटाहरूले जुन एक्सपिरियन्स पनि हुँदैन उनीहरूको भरोसामा एउटा पेसेन्जर कसरी लिएर जानु अन्त त्यो पेसेन्जरहरू आफैँ बिमारी हुन्छ कोही प्रेग्नेन्ट हुन्छ कोही अब हिँड्न नसक्ने हुन्छ कोही अब अपरेसन गरेकोहरू हुन्छ वा त अब कोही कहाँ लानु पर्ने हुन्छ त्यस्तो पेसेन्टहरूलाई एक त एम्बुलेन्सको त्यस्तो हुन्छ खराबी अनि बाटोको त्यस्तो खाले खराबी त्यही माथि केटाहरू त्यस्तैहरू हुन्छ सान्सानो केटाहरूले गाडीहरू चलाउँदा रफ कुदाइ हुन्छ त्यसमा पेसेन्जरलाई अझ बेसी दिगदारी हुन्छ पेसेन्जर पेसेन्ट राम्रोसँगले त होइन अझ बिमारी अवस्थामा हस्पिटल पुगिन्छ त्यसको लागि उपचार उपायहरू त अब त्यो त निकाल्नु पर्यो सरकारले अझ राम्रो बाटोहरूको योजना सरकारले बनाइरहेको छ तर जसले योजना लिन्छ उनीहरूले नै राम्रो राम्रो रेस्पनोसिबिलिटी लिएर गर्दैन कार्पेटिङ मात्र गरेर माथि माथिको कार्पेटिङ मात्र गरिदिन्छ त्यसै कारणले साल ए सालै पछि रोडहरू बिग्रन्छ ड्रेनेजहरूको ड्रेनहरूको राम्रो पानीहरू बग्दैन रोडमा बग्छ र एम्बुलेन्सको अब कोही बेला भनेको टाइममा फोनहरू उठाइ दिँदैन एम्बुलेन्स ड्राइभरहरूले फोनहरू नउठाइ दिएको कारणले चाहिँ यता बिमारीहरू अझ बेसी साह्रो पर्दा पनि पेसे ड्राइभर आइपुग्दैन एम्बन्स एम्बुलेन्स लिएर त्यसले धेरैवटा प्रब्लमहरू हुन्छ यही प्रब्लमहरूको सल्युसन चाहिँ अब निकाल्नु पर्छ कसरी के हुन्छ ड्रा के अरे एम्बुलेन्सहरूको एम्बुलेन्सहरूको यो पनि त्यति साह्रो राम्रो हुँदैन एम्बुलेन्स भित्र कतिवटा चिजको कमी हुन्छ एक त मैला हुन्छ सफा हुँदैन एम्बुलेन्सहरू एम्बुलेन्स गाडी भने पछि त हरेक हरेक घण्टा अलग अलग पेसन्जर बोक्ने गाडी हो त्यसलाई है दिनभरि नभए पनि न टाइम नभए पनि बिहान त दिन सुरु हुन भन्दा पहिला वा त दिन खतम हुनुको बादमा एक पल्ट गाडीलाई मजाले सफा गर्नु पर्छ अनि त्यसमा सेनिटाइज गाडी सेनिटाइज गर्नु पर्छ एम्बुलेन्स त किनकि एक अर्काको रोग नसरोस् पेसेन्जरमा पनि त्यो चिजहरू चाहिँ एकदम बेसी ध्यानमा राख्नु पर्छ एम्बुलेन्स जसले चलाउँछ वा त एम्बुलेन्स जसको हातमा हुन्छ जसले दिनु एलाउ गर्नु हुन्छ एम्बुलेन्स दिने त्यो चिजलाई चाहिँ एकदम बेसी ध्यानमा राख्नु पर्छ र हाम्रो यहाँनेरि बिमारीहरू गाउँ गाउँमा धेरैहरू हुन्छ है त्यस कारणले हामीले कोही बेला एम्बुलेस्नहरू नपाउँदाखेरि टाइमले नआइदिएको कारणले हामी आफ्नो गाडीहरू रिजर्भहरू गरेर लिएर जानु पर्छ त्यसमा पेसेन्जरलाई धेरै असुविधा हुन्छ हस्पिटलहरू पुग्नु कोही बेला बाटो त्यस्तै हुन्छ त्यही त्यही त्यसकै लागि त एम्बुलेन्स भन्ने चिज हो त्यही चिज समयमा आइदिएन भनी मान्छेलाई कतिवटा प्रब्लम हुन जान्छ